र बगैँचामा फुलेको वा फलेका फलफुलहरू चाहिँ म विशेष गरेर म प्राय जस्तो आफ्नो घरमा पनि खाने खाने गर्छु र आफ्नो छर छिमेकीलाई पनि केही मात्रामा बाँडेर खाने गर्छु र त्यसमा पनि अझै धेरै फलफुलहरू फलेमा म बजारहरूमा लगेर बेचेर त्यसमा म केही मेरो घरेलु आर्थिक सङ्कटहरूलाई केही मात्रामा म समाधान गर्ने गर्छु